भारतका केही महत्त्वपूर्ण स्थलहरू दिल्लीमा भएका ताज महल लाल किल्ला इन्डिया गेट हुन् भने धार्मिक स्थलहरूमा केदरनाथ बैद्यनाथ अहिले यस्ता धेरै महत्त्वपूर्ण आकर्षक केन्द्रहरू छन्